यो नेपाली भाषाको व्याकरण र उच्चारण जस्ता केही अद्वितीय विशेषताहरू के के हुन् त अब यसमा अब हामी नेपाली भाषामा चाहिँ यो संयुक्त हलन्त बिस्रकहरू छोटा इकर बडा इकरहरू यो नै अलिकति झल्किन्छ हाम्रो भनौँ भाषामा लिपिमा र अहिले अब यी सबै हराउँदै गइसक्यो र यो पश्चिमे सभ्यताले अलिकति केही अङ्गालेको ओगटेको हुनाले हाम्रा ती भाषाहरू अहिले अलिकति लुप्त हुँदै गएको पनि हामी भान गर्छौँ र त्यसले गर्दाखेरि हाम्रा यी जति पनि उच्चारण गर्ने अद्वितीय विशेषताहरूमा हाम्रो यो छोटा इकर बडा इकर एकर ओकरले गर्दाखेरि हाम्रा अहिलेको पिँढीहरूले यो सबै बिर्सिँदै गइरहेको छ अहिलेको भने शिक्षक शिक्षिकाहरूले पनि यसलाई मध्यनजर राखेको जस्तो मलाई लाग्दैन कार्य किनकि स्कुल अहिले सबै नर्सरी इङ्ग्लिस स्कुल भएकोले गर्दा हाम्रो नानीहरू सबै त्यतापट्टि ओहिरो लागेकोले गर्दाखेरि हाम्रो लिपिहरू पनि अब केही पछि चाहिँ अब भाषाहरू पनि छुट्दै जाला कि नष्ट हुँदै जाला कि हराउँदै जाला कि जस्तो भान पनि मलाई लाग्छ